यो जुन चाहिँ मार्स मार्सल आर्ट भनेको चाहिँ मलाई त्यति साह्रो केही आइडिया चाहिँ छैन अब खेल्न त खेल्छ नानीहरू हाम्रो यहाँनिर कुम्दिनी स्कुलमा हालैमा अब पहिल्यै त्यो उहिल्यैदेखि नै मार्सल आर्ट सिकाउँछ तर अब मलाई त्यस्तो आइडिया चाहिँ छैन अन्त मेरो नानीहरूलाई पनि मैले अहिलेसम्म चाहिँ त्यहाँ अब त्यो मार्सल आर्टमा चाहिँ हालेको पनि छुइनँ अब त्यो अब मलाई त्यति साह्रो यसको आइडियै छैन